हजुर सबैकुरो राम्रै थियो कि त्यही हो अब कस्ट फ्याक्टर चाहिँ अलिक बेसी छ हजुर दाम चाहिँ अलिक बेसी भयो कि अन्त त्यो हजुर त्यो साइज हजुर अलिकति सानो साइजमा पनि पाएको भए चाहिँ राम्रो हुन्थ्यो है त्यो एउटा एउटा मात्रै साइजमा पाउँदो रहेछ नि त अलिकति टेट्रावस टेट्रा प्याकहरूमा अलिकति पाएको भए चाहिँ अझै राम्रो हुन्थ्यो ए हुन्छ हुन्छ ल नेक्स्ट टाइम रामरी हेरेर ल्याउनुहोस् न हुन्छ दादा हुन्छ